ओई प्रतिष्ठा सुन् न तैँले के भनेको थिइस अस्ति मलाई मेरो कपाल कस्तो लामो भयो भनेको थिइस होइन मैले त्यो कहाँबाट के भन त मैले के लगाएर यस्तो राम्रो कपाल भयो भन त अस्तिसम्म मेरो यस्तो डरलाग्दो ड्यानड्रफ टाउकोमा हो चाँयै चाँया अहिले त कस्तो राम्रो पनि भएको छ सबैजनाले सोध्छ हौ मलाई कलर गरेको हो भनेर कालो कलर कहाँ गर्छु म कलर कलर मैले कहिले त गरेको छुइनँ कहाँ गर्छु हेयर कलर गरेको होइन हौ मैले अस्ति त्यो क्या त बिहिबारे हाट लाग्छ बिहिबारे हाट लाग्छ बस्तीको समानहरू राख्छ भनेको थिएन त्यहाँनिर जाँदाखेरि चाहिँ त्यहाँनिर मज्जा मज्जाको बोतलमा क्या त तेलहरू मज्जाले मिलाएर राखिराखेको रहेछ कि अनि यसो गएँ कि एक सय पचास रुपियाँ भन्यो होइन त्यो फिक्स रेट रहेछ अब घटाउनु मिल्दैन हो अन्त फिक्स रेट एक सय पचास रुपियाँ रहेछ तर ठुलो बोतल पनि अब मजाको अब हो अन्त मैले चाहिँ त्यो तेल चाहिँ मलाई नुहाउनु अघाडि लगाउँदा पनि हुन्छ नुहाइसकेर पछाडि लगाउँदा पनि हुन्छ भन्दैथ्यो होइन अनि मैले चाहिँ अब नुहाउनु अघाडि त के चाहिँ गर्नु घरको कामले यताउता गर्नु नि भ्याउँदैन हो अन्त होस् नुहाउनु अघाडि नै ए नुहाइसकेर नै लगाउँछु भनेर सम्झेँ हो अन्तखेरि चाहिँ मैले के अरे नुहाइ धुवाइ गरेर कति भयो हौ मैले एक होइन होइन होइन नौ दस दिनहरू भयो होला हौ यो तेल चलाएको कि हेर न कस्तो राम्रो भएको छ कपाल नभए त कस्तो थियो भन् त झाडु जस्तो कपाल थियो सबैजनाले सोध्छ यस्तो राम्रो कसरी भयो कपाल भनेर कि त्यो तेल एकदमै राम्रो छ त्यो जा न त्यो जहाँबाट इन्ट्रेन्स गर्छ नि यतापट्टिको गेट सीके चौकको मुनिबाट त्यहाँबाट फर्स्ट सेकेन्ड थर्ड थर्ड दोकानमा चाहिँ त्यो बस्तीको समानहरू राखेको हुन्छ त्यहाँनिर तेलहरू यस्तै डोकोहरू राखेको हुन्छ त्यहाँनिर सोध न कस्तो राम्रो तेल अब त्यो लाउँदाखेरि पनि त्यो अरू तेलहरू हुन्छ नि त्यस्तो च्याप च्याप छैन कस्तो राम्रो छ एकताल लगाएर हेर न आफै चाल पाउँछस् तँ पनि अब यो बिहिबार त गइहाल्यो अर्को हप्ता बिहिबारतिर गइस् भने त्यहाँबाट त्यो तेल लिएर आइज न अब दाम पनि ठिकै छ यो डेढ सय रुपियाँमा त्यत्रो ठुलो तेल त पाएकै हो तर एकदम राम्रो प्रोडक्ट पैसा गयो पैसा गयो होइन कि यस्तो राम्रो त्यहाँबाट त्यो तेललाई तैँले पैसा हालिस् भने चाहिँ तँलाई राम्रै हुन्छ है यो तेल यस्तो राम्रो छ मेरो कपाल नै हेर न तैँले अस्ति भन्दैथिइस नि तैँले त कलर गरेर आइस् क्या हौ भनेर तैँले मात्रै होइन अरूले पनि भन्छ यस्तो राम्रो भएको छ मेरो कपाल कस्तो थियो नभए त झाडु नै झाडु जस्तै कपाल जङ्रङ्गै परेको अहिले त कस्तो राम्रो भएको छ कपाल तँ पनि गइस् भने त्यहीँबाट किन् एकदमै राम्रो छ त्यो तेल त्यहीँबाट किन है ल बिहिबार बिहिबार मात्रै राख्छ त्यो